पानी चाहिँ अहिले बर्खाले गर्दा चाहिँ आकाशको पानी यति डरलाग्दो यति डरलाग्दो हाम्रो रोडतिर नै बगिरहेको छ नालीको व्यवस्थाहरू एकदमै राम्रो छैन र नभएको कारणले गर्दा चाहिँ हिजोअस्ति कालिम्पोङमा बादल फाटेको स्थिति भन्दैथ्यो अब न्युजमा त बादल फाट्यो नै भन्दैथ्यो र चाहिँ सबै पानीहरू चाहिँ बाटो बाटोबाट बगेर चाहिँ बाटो चाहिँ एउटा पनि रहेको छैन अहिले कालिम्पोङमा र चाहिँ सबै नालीहरू पनि नाली सफा गर्ने मान्छेहरू पनि राम्रोसँग चाहिँ अब सफाहरू गरिदिँदैन नाली ब्लकेज भएर चाहिँ सबै पानीहरू रोडमा बग्छ अलिकति यसको लागि चाहिँ मान्छेहरूको मेन्टलिटी पनि अलिकति राम्रो हुनुपऱ्यो नालीहरू आफ्नो घरको अगाडिको नालीहरू आफूले सफा गऱ्यो भने पनि नालीबाट पानीहरू त बग्नुसक्थ्यो होला तर मान्छेहरू अहिले आफ्नो आफ्नो सेल्फिसनेस छ उनीहरूले अब गर्दैन है र चाहिँ यसलाई सुधार गर्नु चाहिँ के गर्नुपर्छ भने अलिकति गभर्मेन्टले पनि यसलाई ध्यान दिनुपऱ्यो हाम्रो म्युनिसिपालिटीमा जति पनि हाम्रो नेताहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब कताकता नालीहरू बनाउने व्यवस्था या कस्तो डिप नालीहरू गरेर हुन्छ कि खोल्साहरूमा कस्तो पाराले पुऱ्याएर हुन्छ कि अब उहाँहरूले हेर्नुपऱ्यो यो त उनीहरूको अन्डरमा हो गभर्मेन्ट र म्युनिसिपालिटीले बुझ्नुपर्यो यो कुरालाई चाहिँ